मेरो जीवनकालमा भएको केही तकनिकीबारेमा भन्नुपर्दा विशेष फोन आएपछि नै हो पहिले मैले आफ्नो साथी भाइ इष्टमित्रहरूलाई फोनमार्फत सन्देश पठाउने गर्थेँ भने अहिले फोनको माध्यमबाट ती सन्देशहरू पठाउने गर्छु धेरै टाढामा रहेको साथी भाइ हरूसँग फोनमार्फत कुराहरू गर्न पाइरहेको छु अहिले त भिडियो कल गर्दा फेस टु फेस गफ गरेजस्तो नै हुन्छ यसरी नै मेरो जीवनमा तकनिकी परिवर्तनहरू भइरहेछ अन्त यी परिवर्तनहरूले यी मेरो जीवन र कार्यस्थलमा के प्रभाव पाऱ्यो भने समयको बचत साथै खर्च पनि बचत भयो जीवन नै स सहज बनाइदिएको जस्तो लाग्छ